मलाई लाग्छ ढुङ्गामा खोपेर मूर्ति बनाउने र हाम्रो सांस्कृतिक वादनहरू बनाउने कला शैलीहरू हराउँदै गइरहेको छ र यसलाई संरक्षण गर्न एकदमै आवश्यक छ